हेलो सुन्नुहोस् न म चाहिँ ललिता राई जर्नलिस्ट हो सिलगढीबाट बोलेको तपाईँको शुभ नाम के होला है ए हजुर तपाईँलाई म एउटा सानो विषयको बारेमा तपाईँ दार्जिलिङमा बस्नुहुन्छ है दादा हजुर दार्जिलिङको विषयमा तपाईँलाई एउटा सानो कुरा सोध्नु थियो दार्जिलिङमा चाहिँ यो रिलिजियस डाइभरसिटीको बारेमा धार्मिक विविधताको बारेमा तपाईँलाई केइ कुरा सोध्नु थियो दार्जिलिङमा चाहिँ यो के कस्तो छ यो धार्मिक विविधताहरू चाहिँ तपाईँले केही यसको बारेमा बताउनु सक्नुहुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर सुन्नुहोस् न त्यति चाहिँ भने पछि दार्जिलिङमा अहिले छ है अनि तपाईँले यी यी सबैजना धर्मावलम्बी जति पनि छ त्यसमा चै के विवि विविधता पाउनुपर्छ यसमा चाहिँ के डिफिरेन्स पाउनुहुन्छ मतलब एउटा हिन्दू भयो अर्को क्रिस्चयन भयो हजुर हजुर हजु केही सिमिलरिटिस् डिससिमिल्यारटिस् केही भन्नु सक्नुहुन्छ तपाईँले हजुर हजुर हो हो हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हुन्छ है तपाईँलाई धेरै धेरै धन्यवाद यो इनफर्मेसनको लागि हुन्छ राखेँ है त हुन्छ हुन्छ